हाम्रो गाउँमा खासै पानीको श्रोतहरू त्यस्ता छैनन् र हामी गाउँलेहरूले नै मिलीकन आफ्नो आफ्नो खोला खोल्सा छेउबाट हामी पानी तान्ने गर्दछौँ जुन पानी चाहिँ हामीलाई प्रशस्त र पर्याप्त मात्रामा हामीलाई पुग्ने गर्दछ तर चैत बैशाख जो खडेरीको समयहरू हुन्छ त्यति बेला चाहिँ यि श्रोतहरूमा पनि अलिकति पानीको कमी हुन्छ तरै पनि पिउनलाई चाहिँ यो पानीले प्रशस्त मात्रामा पुग्दछ र कति चाहिँ यस्ता पानीका मुहानहरू श्रोतहरू छन् जो चाहिँ यो दुई हजार एघारको भुइचाल को कारणले गर्दा कति श्रोतहरू दबेका छन् र कति श्रोतहरू दबेको कारणले गर्दाखेरि चाहिँ हामीलाई चाहे जस्तो प्रशस्त र पर्याप्त वालछेल पानीहरू चाहिँ हामीले प्रयोगमा ल्याउन सक्दैनौँ तरै पनि अहिलेसम्म चाहिँ यो जुन श्रोतहरू छ यो श्रोतहरूबाट चाहिँ हाम्रो निम्ति पानी चाहिँ एकदमै बेसी मात्रामा आइराखेको चाहिँ हामीले महसुस गरि राखेका छौँ